हजुर ए हजुर गुड मर्निङ मिस हजुर भन्नुहोस् न ए हजुर मिस मलाई त केही इन्फोर्मेसन आएन स्कुलबाट यो रिगार्डिङ त ए हजुर मिस ए हजुर मिस मेरो त्यो खासै के भइरहेको छ भने अहिले मेरो त्यो वाट्सएपै चलेको छैन मिस एकदमै खै ह्याङ भइरहेको छ फोन अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ म त्यो म्यासेज त हेर्नु सकिनँ अन्त मलाई मैले आरोहको डायरी चाहिँ चेक गरेको थिएँ डायरीमा त कुनै इन्फोर्मेसन थिएन मिस अनि अब नेक्स्ट टाइम हजुर नेक्स्ट टाइम के त्यस्तो केही छुट्टीहरू छ भने चाहिँ तपाईँले मलाई एकपल्ट स्कुलबाट स्कुलको तर्फबाट चाहिँ एकताल फोन नै गरेर इन्फर्म गरिदिनु होस् न है हजुर हजुर मिस ए हजुर मिस अब म यहाँ अब बन्दोबस्त मिलाउनपर्छ खास चाहिँ मेरो पनि अलिकति समस्यै छ कि मिस कि यहाँबाट अब मेरो अर्को नानी भएको कारणले गर्दाखेरि झट्टै म पनि निस्किनु पाइहाल्दिनँ अन्त थुप्रै अब उसको स्कुल गाडीको एरेन्जमेन्टहरू कतिवटा अब मिलाउनुपर्ने हुन्छ उसलाई लिनु ल्याउनु अब यदि छुट्टीहरू त्यसरी इन बिट्विन भयो भने अन्त त्यो भएकोले गर्दा समस्या त मलाई समस्यै हुन्छ त्यो भएकोले गर्दा अब म यहाँबाट म अब कसैलाई ल्याउनु जाने बन्दोबस म मिलाउँछु नि अन्त नेक्स्ट गर्दा चाहिँ हजुर

हजुर हजुर ए हुन्छ हुन्छ मिस हुन्छ हुन्छ म यहाँबाट कसै मेरो घरबाट फुपूहरूलाई म पठाउने म बन्दोबस मिलाउँछु मिस हुन्छ धन्यवाद मिस किनभने अब यहाँ उसको साथीभाइहरू पनि छैन त स्कुल सँगै त्यो क्लासको अन्त म कसैकोबाट इन्फोर्मेसनै पाउनु सक्दिनँ मिस क्या यो राइट रिगार्डिङ अन्त त्यो भएकोले गर्दा नेक्स्ट टाइम चाहिँ तपाईँले अब मेरो वाट्सएप पनि चलेको छैन मिस हो अन्त त्यो भएकोले गर्दा तपाईँले नेक्स्ट टाइम चाहिँ यसो छुट्टी छ भने चाहिँ पहिल्यै इन्फर्म गरिदिनु भयो भने राम्रो हुन्थ्यो होला ए हुन्छ मिस हुन्छ धन्यवाद तपाईँहरूले कोअपरेट गर्नुहुन्छ र हरेक कुरामा है आरोहणलाई पनि एकदमै याद गरिदिनु होस् होला स्कुलमा किनभने मलाई केही थाहा हुँदैन त हुन्छ थ्याङ्क्यु हुन्छ